र सर्व प्रथम त हाम्रो गाउँमा बाटोको खाँचो छ अनि पर्यटकहरूको निम्ति चाहिँ बाटो राम्रो हुनु पऱ्यो अनि पानीको सुविधा हुनु पऱ्यो अनि गाउँबासिले पनि जैविक खेती गर्नु पऱ्यो बागबानीहरू अनि गार्डनिङ गर्नु पऱ्यो अनि त्यसरी नै पर्यटनहरूलाई आकर्षण गर्नुको लागि विभिन्न प्रकारको ठाँउहर्को बारेमा जानकारी मूलक कार्यक्रमहरू पनि गर्नु पर्ने देखिन्छ अनि हाम्रो ठाउँमा पनि विभिन्न जग्गाहरूमा सुन्दर सुन्दर र प्रकृतिले दिएको सुन्दरहरू छ सुन्दर ठाउँहरू छ त्यसलाई आलिकति सुन्दरिकरण सरकारतर्फबाट पनि यो हाम्रो बिशेष खोला नालाहरू छन् झरनाहरू छन् अनि विभिन्न प्रकारको सुन्दर सुन्दर प्रकृतिले दिएको सुन्दर ठाउँहरू छ जसलाई चाहिँ सरकार पक्षबाट पनि सुन्दरिकरण गरेर पर्यटकहरूलाई आकर्षण गर्ने काम सरकार पक्षबट पनि गर्नु पऱ्यो सँग सँगै गाम ग्राम वासीले पनि यहाँको जैविक खेतिलाई प्रोत्साहन दिनु पऱ्यो अनि हाम्रो जति पनि पुर्ख्यौली हाम्रो खानाहरू छ यो कुरोहरूलाई पनि पर्यटकहरूको प्रति आकर्षणको केन्द्र बनाउन हामी गाउँवासीले पनि सकिन्छ अनि गाउँलाई सफा राख्नु पऱ्यो शौचालयहरूलाई एक्दमै सफा राख्नु पऱ्यो अनि सरकारतर्फबाट पनि यहाँनिर अचानक पर्यटनहरूको लागि पर्यटकहरको लागि केही समस्या हुँदाखेरी बीमारहरू हुनको हुँदाखेरि चाहिँ अचानक अचानक केही प्रेसरहरू गडबड हुँदाखेरि यहाँ ग्राम स्तरमा पनि स्वास्थ्य केन्द्रहरूको उपलब्ध सरकार पक्षबट पनि गराइदिनु पऱ्यो